विद्यालयमा पढाएका विषयहरू नेपाली अङग्रेजी गणित जीवविज्ञान भौतिकविज्ञान भूगोल आदि हुन् र विद्यालयमा पढाउने शिक्षकहरू असल र शिक्षित नै प्राय देखिन्छन् र किन असल छन् भन्दा अब उनीहरूले पनि धेरै पढेर आएका हुन्छन् साथै धेरै उच्च शिक्षा हासिल गरेर आएका हुन्छन् त्यसैले उनीहरू असल र शिक्षित देखिन्छन्